भारतको जलवायु कस्तो छ भन्दाखेरि भारतको जलवायु सामनन्तरता सबैतिर एकै किसिमको हुन्छ तर उत्तर भारतपट्टि जलवायुको धेरै फरक पर्छ किनभने जब नोबेम्बरदेखि तपाईँको डिसेम्बरसम्म आउँछ र तपाईँको भारतको उत्तर दिशापटि एकदमै चिसो को मौसम हुन्छ र दक्षिणपट्टि त्यसरी नै तातो हुन्छ र मध्य भूभागमा भारतको जलवायुको परिवर्तन भइरहन्छ किनभने यहाँ भूमध्यरेखा पर्नाले गर्दा त्यहाँ हमेसा तातो हुन्छ र र छिनछिनमै पानी पर्ने छिनछिनमै घाम लाग्ने हुन्छ र भारतको दक्षिण भूभागमा हेऱ्यो भने तपाईँको बाह्रै महिना तातो हुन्छ र उत्तरपट्टि हेऱ्यो भने तपाईँको बाह्र महिना लगभग दस महिना चिसो हुन्छ र त्यसरी भारतको भूभाग छुन सकिन्छ किनभने उत्तरमा तपाईँको हिमालयको कारणले गर्दा त्यहाँ हमेसा चिसो हुन्छ र हावाले तपाईँको जुन चाहिँ बादलहरू आउँछ र त्यहीँ ठोक्किएर त्यहीँ पानी पर्न जान्छ पानी करिब जलवायुले गर्दा पनि तपाईँको पानीमा धेरै परिवर्तन हुन्छ